नि त्यो मलाई पनि संसारको ठाउँ जानु मन पऱ्यो भने पहिला नम्बरमा जापान जान्छु त्यहाँको एनिम कल्चरहरू त्यहाँको आर्टिस्टहरू अनि दुबईको सबैभन्दा ठुलो बुर्ज खलिफा जानु मन छ एण्ड इण्डिया देल्ली जानु मन छ ताजमहलहरू घुम्नु मन छ एण्ड नेपालको मलाई काठमाडौँ घुम्नु मन छ पोखरा नेपालको कल्चरहरू हेर्नु छ एण्ड बेङ्गलोर पनि जानु मन छ एण्ड कलकत्ता पनि जानु मन छ घुम्नु छ भ्लग बनाउनु छ अनि युट्युबमा अप्लोड गर्नु छ एण्ड अष्ट्रेलिया जानु मन छ काङगारुहरू हेर्नु मन छ घुम्नु मन छ एण्ड लास्ट कोरिया जानु मन छ